बाल्यकालमा मैले गरेको एउटा यात्राको स्मृति गर्नु पर्दाखेरि चाहिँ मलाई हामी पाँच कक्षामा हुँदाखेरि चाहिँ शिक्षक शिक्षिकाहरूले कुच बिहार भन्ने जगा जीवनको पहिलो पल्ट गएको थिएँ र त्यो जगामा एउटा ठुलो राजदरवार रहेछ अहिले पनि छ मेरो विचारमा र एकदम राम्रो राजदरवार त्यहाँका राजाको बारेमा हामीले धेरै पहिला बङ्गालमा बसेर राज गरेका राजाहरूको बारेमा हामीले धेरै कुराहरू जान्न पायौँ र त्यो राजाहरूको बारेमा हामीले धेरै कुरा सिक्न पायौँ राजा रानी र उनीहरूको परिवार उनीहरूले कस्तो प्रकारले खान्थे कस्तो प्रकारले हिँड्थे र उठ बस गर्थे र त्यहाँ धेरै कुराहरू लेखिएको छ र धेरै कुराहरू सिक हामी सिक्न पनि सक्छौँ र त्यहीँ बारेमा चाहिँ हामीले सिकेको थियौँ र हाम्रो शिक्षक शिक्षिका लगायत सबजना हामी गएका थियौँ र मजा आएको थियो भनौँ न अनि खानाहरू पनि सबै हामीले घरबाट बनाएर पिकनिक जस्तै गएको थियौँ र त्यहाँ ठुलो एउटा चौर छ त्यहाँ हामीले जीवनमा पहिलो पटक मैले बोट बोटिङ पनि त्यही गरेको थिएँ र एकदम राम्रो जगा र ठुलो चौर छ त्यहाँ बसेर हामीले खानाहरू खाएको थियौँ र नाच गाानहरू पनि गरेको थियौँ र धेरै कुरा त्यो नयाँ जगाको बारेमा सिक्नु पाएँ र धेरै किसिमको मा मानिसहरू पनि हामीले देख्नु पाएका थियौँ र बाल्यकालमा म बेसी तर चाहिँ नेपाल जान्थे मामाका घर र त्यहाँ एकदम राम्रो मजा आउँथ्यो सबजनाले माया गर्नु हुन्थ्यो अनि छुट्टीमा हामी मामाका घर जान्थ्यौँ र त्यहाँ धेरै भाइ बहिनीहरूसँग भेटघाट हुन्थ्यो अनि मजा आउँथ्यो